हेलो नमस्ते अनि तपाईँ यो के भन्छ टुरिस्ट खेप्नुहुन्छ है गाडी टुरिस्ट लिएर हिड्नु हुन्छ है हजुर म त्यो एक दुईवटा कुराहरू सोध्नु थियो त तपाईँको त्यो तपाईँले हाम्रो अहिले हाम्रो कालिम्पोङ जिल्लामा हेऱ्यो भने चाहिँ कालिम्पोङतिर हेऱ्यो भने यता दार्जिलिङतिर हेऱ्यो भने चाहिँ यसो घुम्ने जग्गाहरू रा राम्रो ठाउँ जहाँ चाहिँ अलिक होम स्टेहरूको पनि व्यवस्था भएको ठाउँहरू कस्तो कता कता छ हौ हजुर हजुर अनि त्यो त्यसको लागि हामीले बुक गर्नु पऱ्यो गाडी बुक गर्नु पऱ्यो भने कसरी कस्तो प्रकारले जस्तो कि कस्तो प्रकारले लिन्छ अहिले चाहिँ म यता कुमाईबाट बोलेको जलढकाबाट बोलेको हजुर

हजुर यस हजुर हजुर तपाईँको जस्तो कि हामी हामीले त्यहाँ बस्दाखेरि स्टे गर्दाखेरि फुडिङ लजिङहरूको त्यो होमस्टेमा कस्तो प्रकारले लिन्छ हजुर र त त्यो ट्राभलिङको लागि चाहिँ कस्तो प्रकारले प्याकेजहरू कसरी मिलाउँछ मिल्छ जस्तो कि दुई तिन दिनको ट्राभल गऱ्यो भने हजुर

हजुर हुन्छ धन्यवाद